हाम्रो क्षेत्रको एउटा विशिष्ट सिलाई बुनाइको ढाँचामा भन्नुपर्दा अब हाम्रो यहाँ दार्जिलिङमा नाना किसिमका जात जातहरू बसोबासो गर्ने गर्छन् अब त्यसमा आफ्नो आफ्नो जातहरू नेपालीमा त थुप्रै किसिमको जातहरू हुन्छ जस्तै प्रधान गुरुङ मगर राई लिम्बू अझै नाना थरिका जातहरू हुन्छन् ओर हरेक जातको नै आफ्नो आफ्नो वेशभूषाहरू छ त्यसै कारण हामीले त्यो वेशभूषाको आफ्नो आफ्नो जातले युज पनि गर्ने गर्छौँ सधैँ नगरे पनि कहिले कहीँ कुनै फङ्सनतिर आफ्नो जातको लुगाहरू लगाएर हामी त्यसको यताउति लुगाफाटा लगाएर यताउति गर्ने पनि गर्छौँ त्यसै कारण अब नानीहरूको पोग्रामहरू हुँदा पनि हामीले आफ्नो जातको देख् ड्रेसहरू लगाएर नानीहरूलाई स्कुल पठाउने गर्छौँ मैले पनि अब म गुरुङ हुनको कारणले गर्दा मेरो नानीलाई स्कुलको फङ्सनमा